हेलो हजुर हजुर म्याम हजुर मिस म अहिले बिमार थिएँ कि अनि त्यसले गर्दा चाहिँ म अहिले स्कुलहरू आउन पाएको छुइनँ अनि चाहिँ त्यस्तो भएको हजुर मिस तर अब यस्तै भइहाल्यो कि बिमारले गर्दा चाहिँ अहिले आएको छुइनँ अब अलिक नर्मल भयो भने चाहिँ आउने भनेको हजुर मिस होइन मिस त्यस्तो मैले टेर्छु होइन मिस त्यस्तो मैले मैले उइस अहिले त गर्नु नै मैले पाएको छुइनँ हुनु त होइन अब त्यस्तै बिमारीले गर्दा चाहिँ अहिले मलाई त्यस्तो उइस चाहिँ हुँदैन अनि मलाई त्यस्तो इनर्जीहरू छैन होमवर्कहरू गर्ने त्यही भएर चाहिँ त्यस्तो भएको हो त्यस्तो मेरो बिहेवियर त त्यस्तो नराम्रो त छैन मिस म सबैलाई रेस्पेक्टै गर्छु हजुर मिस म गर्छु नि हजुर मिस हजुर हुन्छ मिस मिस तेस मिस त्यस्तो नगरिदिनुहोस् होइन मलाई चाहिँ प्यारेन्टसहरूले कराउनु हुन्छ म म रेस्पेक्ट दिन्छु टिचर्सहरूलाई बातहरू मान्छु अब देखि त्यसरी नभनिदिनुहोस् मलाई फेरि पुरा कराउनु हुन्छ कि मम्मीले अनि हुन्छ मिस हुन्छ मिस हुन्छ मिस हुन्छ मिस म त्यसरी एबसेन्ट त गर्दिनँ अब अहिले साह्रै नै बिमार भएको छु र अब त्यसरी एबसेन्ट बसेको हो अब देखि म सबैलाई रेस्पेक्ट पनि दिन्छु सरी म्याम हुन्छ म्याम थ्याङ्क यू म्याम हुन्छ